हाम्रो गाउँमा चाहिँ थुप्रै प्रकारको डान्सहरू मनपराउँछ गरेको एउटा चाहिँ आफ्नो आफ्नो आफ्नो के भन्छ आफ्नो जातको जस्तै कि राई राई राई जातकोहरूले आफ्नै आफ्नो फेस्टिबलमा साकेलामा डान्स गर्छ अन्त तामाङहरूले उनीहरूको अब फेस्टिबलहरूतिर अरूले लेप्चा प्रधान उनीहरूको आफ्नो आफ्नो फेस्टिबलहरूतिर उनीहरूले आफ्नो आफ्नो तरिकाको उनीहरूकै अब डान्सहरू लुगाहरू त्यस्तो खालके लगाएर गर्छ अन्त हाम्रो चाहिँ गाउँमा चाहिँ के भन्छ मारूनी डान्स मारुनी डान्स क्लासिकलहरू त्यस्तो मारुनी भनेको त अब नेपाल नेपालीको उयो नै हो अन्त डान्स नै हो अन्त त्यहाँदेखिको मारुनी डान्सहरू मनपराउँछ अन्त त्यहाँदेखिको अब पहिले अब बुढ् उयोहरूले बाजेबोजुहरूले मारुनी डान्सहरू पुरा मनपराउनु हुन्छ अन्त त्यहाँदेखिको चाहिँ अन्त त्यही राईहरूले राईहरूको चाहिँ साखेलाहरूतिर राई राईहरूको डान्स गर्छ अन्त त्यहाँदेखिको अरूहरूको अरू अरूहरूको जातले उनीहरूको अब फेस्टिबलहरूतिर गर्छ गर्छ अन्त त्यहाँदेखिको त्यस्तै कि अब लेप्चाहरूले पनि उनीहरूकै उनीहरूको फेस्टिबलहरू के केहरू हुँदाखेरि त्यस्तो गर्छ अन्त त्यहाँदेखिको चाहिँ हाम्रो गाउँमा चाहिँ बाजेबोजुहरू चाहिँ बिहा यस्तो बर्थडेहरू जेमा अब हुँदाखेरि खुसीको माहोल हुँदाखेरि उनीहरू नाच्छ अन्त त्यहाँदेखिको जस्तै कि अब यस्तो गाना मारुनीहरूतिर अन्त यस्तो बाजेबोजुहरू उनीहरू अब त्यो खुसीको माहोल हुँदाखेरि उनीहरूले अब त्यहाँनिर उनीहरू पनि खुसी हुन्छ त्यहाँदेखिको चाहिँ

अन्त त्यहाँदेखिको त्यहाँदेखिको चाहिँ अन्त त्यत्ति नै के भन्छ अब नाचगानहरू हुन्छ मेन मारुनीहरू हो अन्त त्यत्ति नै